मलाई मनपर्ने खेल खेलाडी खेलकुदमा फुटबल हो र फुटबलका खेलाडी दिग्गज खेलाडी हाम्रा श्याम थापा हुनुहुन्थ्यो र उहाँलाई उहाँको धेरै गुणहरू छ उहाँको जुन खेल्ने गुणहरू जुन यसमा फुटबलमा भन्नुपर्दा उहाँको स्ट्राइकर उहाँ एकदमै राम्रो अति गुणसम्पन्न स्ट्राइकर हुनुहुन्थ्यो